हेलो ए यो चाहिँ यहाँको हाम्रो यहाँ नेपालीहरूको ट्रेडिसनल ड्रेस हो यो दौरा सुरुवाल छ चौबन्दी फरिया अन्त ढाका टोपी हाम्रो यहाँ नेपालीको यहाँ नेपालीको ट्रेडिसनल ट्रेडिसनल लुगाहरू हो नेपालीहरूको लागि मात्रै हो यहाँ बिहा बिहा केही हुँदाखेरि बिहातिर केटाहरूले अब केटा केटा केटी सबले यो नेपालीकै ड्रेस लगाएर जान् जान्छ फेस्टिबलहरूतिर पनि दसैँ तिहारहरू हुन्छ त्यस्तोतिर भैलेनी खेल्नु भैलिनी खेल्नु जाँदा भयो देउसी खेल्दा भयो टिका लाउँदा दसैँतिर त्यस्तोतिर लगाइकन जान्छ अन्त यता यो चाहिँ केटाको हो अन्त उ त्यो त्यो चौबन्दी र फरिया र लाछा चाहिँ केटीहरूको लागि चौबन्दी चाहिँ माथिको हो अन्त फरिया चाहिँ मुनिको हो अन्त लाछा चाहिँ त्यो कपालमा लाउनु नि त नाँच्दाखेरि केटीहरूले यो र कपडा अलिक लामो देखाउनुको लागि अलिक लामो हुनुपर्छ कपाल यो लाछा त्यो चाहिँ केटीहरूको यिनीहरू यो चाहिँ केटीहरूको हो तिम्रो दौरा सुरुवालको त पाँच हजार पाँच हजार गर्छ हो अन्त यो टोपीको चाहिँ अन्त छ सौ रुपियाँ अन्त यो चौबन्दी चो ए चौबन्दी र लाछा अन्त फरिया फरियाको चाहिँ तिम्रो छ हजारहरू गर्छ हौ कपडा हो मेन कस्तो कटिङ हेर कपडा हेर दुइटाकै अब हेर न अब म राम्रो छ अब नभए फेरि काट्नु पनि साह्रो पर्छ सिलाउनुम् साह्रो हामीले त खोजेर टेलर खोजेर बनाउनु स्यान स्यानो साह्रो पर्दैन यस्तो राम्रो कपडा छ यस्तो राम्रो सिलाई छ तिमी त्यो यसको दाम यसको हिसाबकै दाम आएको यसको यो लुगा यो लुगाको जस्तो अब क्वालिटी छ त्यही हिसाबमा तिमीलाई दाममा दाम भनेको दाम अँ पहिला चाहिँ तिमीले चाहिँ देखेको थिएनौ यो दौरा सुरुवालहरू चाहिँ तिमी चाहिँ कहाँको हो घुम्नु आएको हो हाँ ए घुम्नु आएको तिमी ल त्यसो भए लैजाऊ न अन्त म तिमीलाई दाम मिलाइदिन्छु नि अन्त तिमी नि नेपाली रहेछौ त अन्त लैजाऊ न अन्त दाम मिलाइदिउँल अन्त नेपाली दाजुभाइ भनेर अन्त के हो त अन्त ए भाइलाई निकै बाध्यतै रहेछ त्यसो भए

अँ पछि आउँदाखेरि फेरि अन्त यही आउनु न हाम्रो दोकान यही हुन्छ पछि आउदाखेरि अब कतै अब लाने इच्छा जाग्यो भने चाहिँ अब लगेर जानु र बाध्यता पनि अब हुँदैन होला नि त त्यतिबेला अब अहिले छ जो अहिलेको जस्तो त बाध्यताहरू हुँदैन होला नि त भाइलाई पनि ए ए अँ ल ल भाइ त्यसो भए